मेरो विचारमा हो भने चाहिँ हाम्रो हिन्दी हाम्रो हाम्रो हाम्रो इन्डियाको लागि हाम्रो नेसनल ल्याङ्ग्वेज भइगयो र नेपाली हाम्रो मदर टङ भइगयो होइन अनि हाम्रो लिपि नै एउटा सेम सिमिलरै छ र हाम्रो सेन्टेन्सहरू पनि सिमिलरै छ त्यही भएर हामीलाई नेपाली पनि जरूरत छ अनि हिन्दी पनि जरूरत छ